म चाहिँ जमेटो माध्यमबाट म खाना अर्डर गर्न चाहन्छु र त्यसमा कुनै छुट कुपनहरू छ कि छैन त्यस विषयमा म जानकारी लिन चाहान्छु